हजुर हजुर ए हुन्छ नि ए त्यहाँ भाडाहरू छ हेरी हेरी छ कि कति जगा घुम्ने हो हो त्यो हिसाबले चाहिँ हामी भाडा गर्छौँ छ त त्यहाँ नि सुन्दर वन छ त्यहाँ नि उता नेसनल पार्क छ हो र धेरैवटा छ होमस्टेहरू छ है

होइन नि अब तपाईँहरूले कति जगा भन्नु हुन्छ हो त्यति जगा हामी घुमाउने गर्छौँ सबै जगा घुम्ने हो भने अब तिन चार जगा घुम्ने हो भने हामी दस हजार

जुन चाहिँ गाडी लाग्छ हो बरु एउटा गाडीको दस हजार भनेको हो दुइवटा गाडीको त बेसी लाग्छ हो यसो एक हजार कम्ती गरिदिनु नि दुइवटा गाडी लाने हो भने उन्नाइस हजार दिनु हुँदैन एउटा गाडीमा पन्ध्रजना अँट्दैन कि दुइवटा हाम्रो छ एउटा टुरिस्ट गाडी दुइवटा पा आठजना दसजनाको एउटा भ्याकेन्ट छ होइन त्यसमै भइहाल्छ हो किनभने अब ओभर लोड पनि जानु दिँदैन हो फेरि पुलिसले उयो गर्छ हो बाटोहरू अहिले खराब छ हो जगा जगामा राम्रो छ जगा जगामा खराब छ बाटोहरू फेरि अब टाइम लाग्छ घुमाउनु है त टाइम लाग्छ होइन घुमाउनु टाइम लाग्छ त्यहाँदेखि अब एक जगा मात्रै घुमेर भएन है अब तिन चार जगा घुमाउनु पऱ्यो त्यही भएर पनि चार बजीसम्म घुम्नु सक्नु हुन्छ चार बजीदेखि उता तपाईँहरूले हो आधी घण्टाको हामी एक्सट्रा टाइम दिन्छौँ त्यो आधी घण्टा भित्र के के खाएर हो खानपिन खाएर हो हामी त्यहाँबाट फेरि ब्याक हुनु सक्छौँ एकदिनमै त एकदिनमै कम्प्लिट हुन्छ हजुर हजुर हुन्छ नि मैले उन्नाइस हजार भनेको छु हो दुइवटा गाडीको हो त्यहाँ मैले एक हजार घटाई दिइरहेको छु हो ल एकदमै राम्रो छ हो एकदमै प्लेसहरू राम्रो छ ल हुन्छ हुन्छ ल हुन्छ आउनु होस् न हुन्छ हुन्छ